म आफ्नो है आफ्नो अभ्यास गरिरहन र आफ्नो नित्य है कसरी कौशल र सुधार गर सुधार है गर्न अब मलाई कसरी अब इन्स्पायर गरिरहन्छु भने चाहिँ म है आफ्नो अब टाइम निकाल्छु फर्स्ट अब म है डेली डेली प्र्याक्टिस गर्छु अन्त अरूको अब हेरेर है अरूले नाच गाना गर्दादेखि अरूकोबाट हेरेर हुन्छ कि है अहिले त अब डिजिटल उयो जमाना हो है त्यतिमा अहिले त फोन छ है फोन मा अब युट्युबमा भयो युट्युबमा गएर अब जस्तो कि अब ठुल्ठुलो सेलिब्रेटी है डान्सरहरूकोबाट कोरियोग्राफरहरूबाट अब है भएर अब हेरेर त्यसको डान्सको स्टेपहरू सिकेर हुन्छ कि न कसरी अब डान्स गर्नुपर्ने यसमा चाहिँ अब कस्तो खालके डान्स गर्नुपर्ने कहाँनिर कस्तो खालके डान्स गर्नुपर्ने भनेर है र अन्त त्यस्तो भएर हेरेर नत्र भने है अब अरू अब घर फ्यामिलीको बिचमा बसेर डान्स न अब उनीहरूले गरी अब सही गलत अब यसमा भएको छैन त्यसमा भएको छैन भनेर हामीलाई भन्नुहुन्छ है त्यसमा सुधार गर्ने चाहिँ अब म कोसिस गर्छु